हजुर हजुर हजुर हजुर

हजुर म नै गोटाको बिस हिसाबमा दिँदैछु त्यस्तै दस रुपियाँ हजुर ए हजुर हजुर अलिक डिस्काउन्ट गरिदिन्छु नि तपाईँलाई कति भन्नुहोस् त तपाईँलाई फाइभ फाइभ गर्दा हुन्छ हजुर हजुर अप्सरा पाँच रुपियाँ हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर फाइभ हजुर ए हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ ए हजुर हजुर हजुर हजुर हुन्छ ए हुन्छ